दार्जिलिङ जिल्लामा फरक पार्ने वा उपकार गर्ने केही स्थानीय परोपकारी संस्थाहरू चाहिँ रेड क्रस भयो रोटरी क्लब भयो हू केयर्स भयो रोहिणी ओल्ड एज होम भयो गोर्खास् वुमेन वेलफेयर फोरम भयो हो अनि उनीहरूले चाहिँ हाम्रो जीवनमा ठुलो योगदान पुऱ्याएको छन् अब फ्री मेडिकल चेकअप गराएर हो अनि फन्ड रेजिङ प्रोग्रामहरू अर्गनाइज गरेर ब्लड डोनेसन क्याम्प ब्लड टेस्ट सुगर टेस्टहरू सबै गरेर ब्लड प्रेसर टेस्टहरू सबै गरेर चाहिँ सबै अर्गनाइज गर्नु हुन्छ अनि यसले चाहिँ हाम्रो लोकल मान्छेहरूलाई पुरा बेनिफिट हुन्छ उनीहरूले अब हामीले घरिघरि प्रेसरहरू नापिरहनु एकोहोरो अफर्ड गर्नु सक्दैन त्यही लागि चाहिँ यिनीहरूले यिनीहरू भएको कारणले चाहिँ हामीलाई ठुलो हेल्प पुऱ्याएको छ हो अनि यो वुमेन्स गोर्खा वुमेन्स वेलफेयर फोरमले चाहिँ अब वुमेनको उद्धारको लागि चाहिँ धेरै इन्पोर्टेन्ट रोल प्ले गर्छ हो वुमेनमा भइरहेको हेरेसमेन्ट टर्चरहरू सबै अरू प्रोब्लम जे जे वुमेनले फेस गर्च त्यो रिलेटेड प्रोब्लमहरू चाहिँ सबै सल्भ गर्छ होइन सबै हेरचाह गरिदिनुहुन्छ अनि यहाँनिर अर्गनाइजेसन भन्दाखेरि चाहिँ अब चार पाँचजना एनिमलको लागि चाहिँ त्यस्तो उयो अर्गनाइजेसनहरू त्यस्तो मैले छ भनेको चाहिँ थाहा पाएको छुइनँ तर पनि अब सानसानो अर्गनाइजेसनहरू छ जस्तो कि चार पाँचजना मान्छेहरू मिलेर चाहिँ डगको होइन स्ट्रिट डगहरूलाई हेर्नु हुन्छ एनिमलहरूलाई हेर्नु हुन्छ हो अनि यहाँ चाहिँ नजिकै कुनै यहाँ नजिकै वृद्धाश्रम भने पछि चाहिँ रोहिणी ओल्ड एज होम छ हो त्यहाँ चाहिँ वृद्ध बोजू बाजेहरूलाई चाहिँ राखेको छ हो यो बोजू बाजेहरूलाई राखेको छ अनि उनीहरू चाहिँ सङ्ख्या घर अब मोडर्न जमानाको साथै अब सबै आफ्नो काममा बिजी हुन्छ छोरा पनि आफ्नो काममा छोरीहरू पनि वुमेन पनि अब त कामहरू गर्नु थालेको छ आफ्नो खुट्टामा उभिनु थालेको छ त्यही लागि उनीहरूले चाहिँ अब वृद्ध यतातिरको हिल्सको मान्छेहरूले चाहिँ खोइ मेलै देखेको छुइनँ प्रायः त्यस्तो गरेको कि तर पनि तर उता प्लेन साइडको मान्छेहरूले चाहिँ प्रायः त्यस्तो वृद्धाश्रमहरूतिर राख्नु हुँदो रहेछ पेरेन्ट्सहरू